हल्लो हजुर गुड म गु आ गुड मर्निङ भन्नुहोस् न हल्लो हजुर गुड मर्निङ भन्नुहोस् न हजुर हजुर मेम ए हजुर मैले चिनिनँ हजुर भन्नुहोस् न ए हजुर ए हजुर हजुर हजुर मलाई थाहा भयो हजुर भन्नुहोस् त

हजुर ए हुन्छ हुन्छ दार्जिलिङको टपिक त के भन्नुभयो ए हजुर हजुर ए हुन्छ हुन्छ तपाईँको यहाँ हाम्रो दार्जिलिङमा अब हेर्नुभयो भने चाहिँ बेसी जस्तो नेपाली नै बस्दै गरेको छ धेरै अघिदेखिन्को अब धेरै अगाडि आएकाहरूमध्येमा त नेपालीहरू नै भनिन्छ तर तपाईँको नेपालीहरू पनि बस्नु नेपालीहरू आउनभन्दा अगाडि चाहिँ भनिन्छ कि यहाँ त यहाँनिर लेप्चाहरूको बसोबासो थियो यहाँ बजार हालै बजारमा चाहिँ अब अहिले बेसी छ तर त्यतिबेला आएको त्यति बेसी थिएन लेप्चाहरूको सङ्ख्या धेरै कम्ती थियो भन्छ र पिछाडि पछि गरी अब अङ्ग्रेजी अङ्ग्रेजहरू आएपछि चाहिँ पिछाडि उनीहरूले चिया बगानहरू लगाएपछि उनीहरूले अब धेरै लेबरहरू चाहिएको थियो कामकाज गर्नेहरू चाहिएको थियोहरू भनिन्छ र त्यसैबेला चाहिँ अब धेरैजना नेपालीहरू चाहिँ यहाँ ल्याइयो भनेर चाहिँ अब भनिन्छ अनि त फेरि अब तपाईँको इतिहासको ऊ योहरू पुस्तकहरूलाई हेर्यो भने नि धेरैजसो त त्यसै नै लेखिएको छ र तपाईँको नेपाली उनीहरू त्यताबाट छिऱ्यो र नेपालीमा पनि धेरैवटा अब तपाईँको जातहरू वर्गहरू छ हजुर हैन ने अहिले त अब फिलहाल तपाईँको नेपालीदेखिन्को लिएर धेरै मधेसबाट आएका धेरैहरू अन्य जातिहरूको पनि धेरै मानिसहरू छन् यहाँनिर तपाईँको खोइ यहाँ मारवाडी बिहारी बङ्गाली उनीहरू पनि धेरैजना छ अनि त तपाईँको नेपालीमा हेर्यो भने चाहिँ अब विशेषगरी त अब धेरै नेपाली भनेरै चिनिन्छ तर धेरै जात र वर्गहरू छ छेत्री तपाईँको तामाङ सुब्बा राई लिम्बू अनि त तपाईँको भोटियाहरू पनि पहिला अब धेरैजना आहिले त भित्रिइसकेको छ अब धेरैजना छ भुटियाहरू पनि भुटियाको सङ्ख्याहरू पनि धेरै नै बढेर गएको छ पहिलाभन्दा त लेप्चाहरू धेरै कम सङ्ख्यामा छ तर अब अहिले उनीहरू उनीहरूलाई पनि नेपाली नै अब भनेर चिनिन्छ बाहिर अलग्गै जात हजुर हजुर शेर्पा तपाईँको डुक्पा शेर्पा उनीहरू सबैजना नेपालीकै अब दर्जामा आउँछ अहिले चाहिँ हजुर हजुर हजुर अब हेर्यो भने उनीहरको दसैँहरू उनीहरूले जुन चाहिँ मनाउँछ तिहार दसैँ तिहार उनीहरूको अरू बेग्लै नै हुनेगर्छ भुटिया भोटेहरूको उनीहरूले अब तपाईँको यो तपाईँको हिउँदको समयमा उनीहरूले मनाउने गर्छ अनि त यता तपाईँले हेर्नुभयो भने तामाङ लिम्बू सुब्बा उनीहरूको हेर्नुभयो राईहरूको हेर्नुभयो दसैँ तिहार नै मनाउने गर्छ अब उनीहरूले चाहिँ र यहाँ बेसी बेसी ऊ यो हुनत सबैले सबै मिलेरै मनाउँछ तर अब बेसी बेग्लै छैन अलि अलि तपाईँको यो दसैँ तिहार मनाउनमा अलि अलि फरक छ तर धेरै जसो अब चाडबाड हेर्दा चाहिँ अब एउटै नै जस्तो लाग्ने गर्छ हुन्छ हवस्